हाम्रो यता कृषिहरूमा भन्दाखेरि अब त्यस्तो कुनै त्यस्तोतिर लगाउँछ धान गेहूँहरू चामलको लगाउँछ तर हाम्रो यतातिर त्यस्तो खेती लगाउने ठाउँहरू छैन किनभने यो बगान एरिया हो बगान एरियामा हाम्रो चियाको बगान छ अनि घरघरमा मान्छेहरूले गुवाको बगान लगाउने गर्छन् छेउछाउतिर कोही कोही घरमा आँपको गाछहरू छ त्यो तर बिक्रीहरू हुनेलायकको होइन जस्तो अब एउटा घरमा आँपको गाछ भने अर्को घरमा अम्बकको गाछ हुने गर्छ अनि हामी एउटा घरको आँप जा गएर खान्छौँ त अम्बक पनि साथसाथै हामी दिने गर्छौँ त्यस्तो हुन्छ अनि हाम्रो यहाँनिर चियाको बगान छ चियाको बगानमा हामी हामीहरू त श्रमिक हो श्रमिक हो गएर बिहान सात बजी काम गर्ने गर्छौँ चियापत्ती टिप्ने गर्छौँ कति दबाईपानी गर्नेगर्छ त्यही हप्ताभरि चिया चियाको बगानमा गएर चियापत्ती टिप्ने गरेर हामी त्यसको बेतन थाप्ने गर्छौँ हाम्रो कुनै त्यस्तो धेरै आमदानीहरू छैन यो चियाको बगानबाट हामी हप्तामा कम्ती भए धेरैभन्दा धेरै हामी त्यसमा पन्ध्र सौ रुपियाँ या अठार सौ रुपियाँ पाउने गर्छौँ अनि हामीहरू सालसालमा यसको बोनस पाउने गर्छौँ हाम्रो यतातिर त्यस्तो उयो ठुलो बगानहरू नभएकोले गर्दा सिर्फ अब घरछेउमा गुवाको बगान छ गुवाको बगानमा सिर्फ सालभरिमा एकपल्ट मात्रै गुवा लाग्ने गर्छ त्यो गुवा लागेको उयो हामीहरू बेच्ने गर्छौँ बेच्दाखेरि हाम्रो यसको कसैको थुप्रै छ भने कसैको लाखसम्ममा बिक्री हुन्छ हाम्रो यता त त्यस्तो ठुलो छैन हाम्रो यहाँनिर सालभरिको गुवामा यस्तै दुई हजार तिन हजार रुपियाँ निस्कने गर्छ हामीलाई धेरै त्यस त्यसले पनि हामीलाई धेरै सहायता गर्ने गर्छ किनभने श्रमिकहरूको लागि त पन्ध्र सौ दुई हजार हाम्रो लागि निकै हो अब अरूतिर त थाहा भएन के हो तर हाम्रो यतातिर यो दुई हजार रुपियाँले पनि हाम्रो यहाँनिर हप्ता चलेर पनि साथै नानीहरूको पढाइको लागि हामी खर्च उठाउने गर्छौँ दसैँ तिहारतिर त्यही पैसाहरूले हामीहरू नानीहरूको लागि नयाँ नयाँ लुगा किनिदिने गर्छौँ दसैँतिहार टार्छौँ अनि अब अहिले त गरम बेसी भएकोले गर्दा होला यो ग्लोबल चेन्जले गर्दा भएको हो भन्नु सक्दैन क्लाइमेटहरू चेन्ज भइरहेको छ गरमको महिनामा कोही बेला पानी परिदिन्छ कोही बेला अचानक शीत्तल भएर आउँछ कोही बेला अनेक बेसी गरम हुन्छ हामी त्यसमा पनि गर्नु सक्दैन त्यही भएर कोही गाछमा आफै खियाहरू पर्ने भएर दुलोहरू लाग्छ किराहरू लाग्ने गर्छ अनि अहिले त अब हेर्नुपर्छ गाछहरू जताततै गुवाको गाछ आफै सुक्नु सुक्नथालेको छ त्यो गाछहरू सुकेकोले गर्दा कत्ति गाछमा गुवाहरू लाग्ने गर्दैन तलदेखिको टुप्पोसम्म सुक्ने गर्छ जरादेखिको नै अनि कोही कोही गाछमा बल्ल बल्ल फुल लाग्छ त्यो पनि झर्ने गर्छ यस विषयमा हाम्रो यहाँको गभर्मेन्टहरूले याद गरिदिए त्यस्तो अब हामी ग्रामीणवासीहरूको लागि तै यही नै हाम्रो आयातहरू हो किनभने अब यसको माथि गभर्मेन्टले यादहरू गरिदिए हाम्रो धेरै उद्धार हुने थियो